दार्जिलिङ जिल्लाको मुख्य मनोरञ्जनका गतिविधि चाहिँ राम्रै छ मनोरञ्जनका लागि धेरै विकल्पहरू छन् र दार्जिलिङ जिल्ला भन्दाखेरि चाहिँ त्यो दार्जिलिङ जिल्ला ठुलो भएको हुनाले गर्दाखेरि चाहिँ धेरै नै छन् जुन चाहिँ अब हामीलाई याद पनि छैन जस्तै दार्जिलिङ बजारमै अवस्थित चौरस्ता त एउटा मुख्य भइहाल्यो मनोरञ्जनका लागि ठुलो सबैलाई मनोरञ्जन गर्ने त्यहाँनेर डल्लै यो सांस्कृतिक प्रोग्रामहरू नयाँ भएका के के कुराहरू जसले त्यहीँनर हुँदै गरेको हुन्छ र पार्कहरू भन्दाखेरि पनि तल अलिकति चौरस्तादेखिको तल आएर नाइटेङ्गल पार्कहरू छ त्यहाँनेर पनि एकदमै ए राम्रो आफूलाई शान्ति दिने राम्रो खालके पर्यावरण छ त्यहाँनिर त्यस पछि अलिकति यता आएर यो के अरे जुहरू छ त्यहाँनिर राम्रो राम्रो एनिमलको ऊ योहरू राखेको हुन्छ अरू ठाउँमा एक्सटिङ्क्ट भइसकेको एनिमल्स जस्तै रेड पान्डाहरू अरू ठाउँबाट हराइसकेको जनवारहरू देख्न पाइन्छ त्यस्तोहरू देख्न पाइन्छ त्यस पछि दार्जिलिङ जिल्लामै पर्ने कर्सियाङमा पनि धेरै पर्यटकलाई ध्यान दिएर चाहिँ मनोरञ्जनका लागि थुप्रै ऊ योहरू बनाएको चिजहरू जस्तै एउटा इगल क्राग भन्ने दुरपिन डाँडाहरू जहाँबाट चाहिँ राम्रो राम्रो भिउहरू देखेर चाहिँ मनोरञ्जित हुनु सक्छ त्यस्तोहरू हनुमान डाँडा भन्नेहरू त्यस्तोहरू पूरा बनाएका छन् अन्त टिकट त लाग्छ सबैमा बिस रुपियाँ दस रुपियाँ गरेर जुमा चाहिँ अलिकति ज्यादा लाग्छ साठी रुपियाँहरू गरेर त्यो जुमा पनि स्टुडेन्ट्सलाई चाहिँ अलिकति छुट भएको हुन्छ अलिकति खेलकुदका मैदानहरू भन्दाखेरि चाहिँ ग्राउन्ड मैदान चाहिँ पार्कहरू छ जस्तो बोटानिकल गार्डनहरू छ त्यस्तोहरू थुप्रै छन् पार्कहरू घुम्नको लागि चाहिँ जापानिस टेम्पलहरू थुप्रै छन् दार्जिलिङमा चाहिँ एकदमै मनोरञ्जन हुने चाहिँ भन्दाखेरि यो आइनक्सहरू भयो मुभिहरू हेर्नको लागि आइनक्सको सुबिस्ता छ आइमेक्सको सुबिस्ता चाहिँ छैन दार्जिलिङ शहरमा आइनक्सको सुबिस्ताहरू छन् अन्तखेरि खेलकुदमा चाहिँ ग्राउन्ड चाहिँ खेल मैदानको ग्राउन्ड चाहिँ जग्गा नभएर हो कि त्यहाँ नदिएर हो खेलकुदको मैदान चाहिँ अलिकति ठुलो ग्राउन्ड राम्रो हो एउटा गोलीहरू खेल्नलाई क्रिकेटहरू खेल्नलाई चाहिँ ठुलो बडा खेलको मैदान चाहिँ त्यति छैन कर्सियाङमा एउटा छ मन्टिभेटमा नै नाइन साइड ग्राउन्ड अन्तखेरि दार्जिलिङमा एउटा चाहिँ इलेभेन साइड ग्राउन्ड त्यो छोडेर चाहिँ एउटा राम्रो खालके ठुलो खालके ग्राउन्डस स्टेडियमहरू चाहिँ खेलकुदको मैदान चाहिँ छैन अरू चाहिँ एकदमै पर्यटकको लागि र मनोरञ्जनको लागि चाहिँ एकदमै विकल्पहरू धेरै छन्